भारतको शिक्षा प्रणाली अरू देशको तुलनामा राम्रो छ किनभने भारतको शिक्षा प्रणाली अनुसार चाहिँ हामीले कक्षा दस तक सबै विभागका सब्जेक्टहरूको शिक्षा ग्रहण गर्न सक्छौँ जस्तै आर्टस् साइन्स कमर्स सबैकोमा बेसिक ज्ञान चाहिँ हाम्रोमा हुन्छ भारतको शिक्षा प्रणालीले गर्दाखेरि चाहिँ अन्त हामीले गुमाएको कुरा चाहिँ के के हुन् र कुन कुरामा सुधार्नु पर्छ भन्दाखेरि चाहिँ हामीले गुमाएको कुराहरू चाहिँ हुन् हामी चाहिँ हाम्रो इतिहासमा चाहिँ एकदमै कमजोर भएको छौँ हामीले हाम्रो मेन इतिहास नै थाहा छैन र त्यो कुरामा सुधार गर्नको लागि चाहिँ जस्तै हाम्रो हिस्ट्रीमा चाहिँ एउटा राम्रो खालके सब्जेक्ट ऊ यो टपिकहरू चाहिँ पढाउनु पर्छ हिस्ट्री चाहिँ अब हामीले आफ्नो हिस्ट्रीको बारेमा चाहिँ पढाउनु पर्छ अनलाइक दि युजलेस हिस्ट्रीहरूको बारेमा इतिहासको बारेमा पढनु भन्दाखेरि चाहिँ हामीलाई हाम्रो आफ्नो इतिहासको पढायो भने चाहिँ राम्रो हुन्छ र नेपाली ल्याङ्गवेज इङ्गलिस ल्याङ्गवेजतिर पनि स्टोरी र कथाहरू चाहिँ एकदमै जातिप्रेमी गर्ने भावना चाहिँ विद्यार्थीहरूमा हाल्ने हिसाबले चाहिँ त्यो हिसाबको चाहिँ बनाउनु पर्छ